मेरो एक वर्ष पछिल्लो चाहिँ अस्वेत स्मरणीयकरण घटनाको अनुभवको वर्णन छ जसमा कि मलाई चाहिँ मेरो कम्पनीबाट चाहिँ मेरो ओपो ओपो कम्पनीबाट चाहिँ मलाई रेजिक्नेसन दिनु भनेको थियो र मैले मेरो कामलाई चाहिँ मैले रद्द गर्नुपऱ्यो किनभने मैले काममा हाम्रो हाम्रो काममा धेरै नै एकदमै प्रेसर हुन्थ्यो किनभने प्रत्येक महिना हामीले हाम्रो टार्गेट पुरा गरेको हुनुपर्थ्यो त्यो फोन बेचेर हामीले महिनामा एक महिनामा हामीले पच्चिसवटा फोन सेल गर्नुपर्थ्यो त्यो पच्चिसवटा फोन सेल गर्दाखेरि चाहिँ त्यो सेल गर्नु सकिनँ भने चाहिँ मलाई हामीलाई ड्युटीबाट निकालिदिन्थ्यो अन्त त्यो हिसाबले चाहिँ हामीलाई पुरा प्रेसर भएको थियो एकदमै ज्यादा प्रेसर भएको थियो त्यो हिसाबले चाहिँ मैले मलाई चाहिँ त्यो कुराको अनुभव छ कि मैले काम चाहिँ एकदमै हामीले इमान्दारीसित गरेको हुन्छ तर पनि त्यो काममा चाहिँ हामीहरूले एकदमै इमान् साथ इमान्दारीसित गर्दाखेरि पनि हामीहरूलाई तर त्यो हाम्रो ड्युटीको टाइममा चाहिँ ड्युटीको समयमा चाहिँ हामीलाई धेरै नै हामीलाई असुविधाहरू हुन्थ्यो हामीले टार्गेटहरू पुरा गरेन भने चाहिँ हामीलाई ड्युटीबाट निकालिदिन्थ्यो त्यो कुराको अनुभव गरेको छ अन्त एक वर्ष अगाडि हामीले त्यो कम्पनीबाट अर्को कम्पनीमा पनि जानु सक्दैनथ्यो किनभने रेजिक्नेसन दियो भने हामीलाई अर्को कम्पनीबाट हामीलाई सित्तैमा लिँदैनथ्यो त्यसकै लागि पनि हामीहरूले धेरै नै मिहिनेत गर्नुपर्थ्यो कति मिहिनेत गर्दाखेरि पनि हामीहरूले दिनु नै सक्दैनथ्यो त्यो मिहिनेतलाई हामीले धेरै चेष्टाहरू गर्दाखेरि पनि हुनु सक्दैनथ्यो त्यो किनभने हामीले धेरै धेरै धेरै मिहिनेत गर्दाखेरि पनि त्यो मिहिनेत हुनु सक्दैनथ्यो